मैले गरेको चुनौतीपूर्ण रेसिपी चाहिँ के हो भनेदेखि नि बिरयानी चिकन बिरयानी के चिकन बिरयानी बनाउँदा त म त नर्मल पाराले नै बनाउँथेँ हो त्यसलाई अलिकति साह्रो रहेछ नि त है अब थाहा भएन है अनुभव त्यसले त मैले पुरा अनुभव गरेँ त्यसको चाहिँ अलिकति भिन्नै प्रकारको रहेछ मैले चाहिँ अब अर्कै तरिकाले गरेँ है अन्त त्यो तरिकाले भन्दा अर्को तरिकाले गर्दा त अझै राम्रो हुँदोरहेछ हो अन्त म त्यसरी चाहिँ अब त्यसरी चाहिँ मैले जानेँ अब मलाई त्यति चाहिँ अनुभव भयो